कालिम्पोङ जिल्लामा चाहिँ मानिसहरूले धेरै नै समस्याहरू भोगिरहेका छन् विशेष गरेर चाहिँ ट्राफिक चाहिँ एकदमै दुःख भइरहेको छ किनभने कालिम्पोङमा त गाडी राख्ने ठाउँ एउटै पनि छैन कुनैै पनि यस्तो ठुल्ठुलो प्लाजा गाडी राख्ने पार्किङको ठाउैँ छैन बाहिरबाट कुनै गाडीहरू आउनु पनि डराउँछ कालिम्पोङमा त गाडी राख्ने जग्गै छैन भन्छ या आफ्नै घर घरैपिच्छे गाडी भएकोले गर्दाखेरि माथि बजारमा त गाडी एकैक्षण रोक्यो भने डल्लै ट्राफिक डल्लै बजारै बन्द होला जतिकै हुन्छ अहिले र एकदमै समस्या छ ट्राफिकको अनि पानीको पनि समस्यै छ पानीको झन डेन धेरै नै समस्या छ मान्छेले किनेर खाने गर्छ अहिले बर्खामा त पानी परेको पानी उनीहरूले जम्मा गरेर त्यो पनि चलाउने गर्छ तर अरू बेला प्रायः जस्तो नै कालिम् पानीको चाहिँ एकदमै दुःख छ कालिम्पोङमा अनि बजारतिर अब गाउँ बस्तीतिर त डिसपोजल यो राम्रोसँगले नै गरिरहेको छ उनीहरूले आफ्नो अब के भने मैलाहरू डढाउने उयो अरू कुरोहरूलाई मल बनाउने हो त्यस्तो गरेर म्युनिसिपाल्टीले भनेको भनेर अहिले चाहिँ कत प्रायले गर्दै नै ल्याउँदैछ तर बजारमा चाहिँ मैला थुपार्छ थुपारेको थुपारेकै हुनु त लानु त लान्छ म्युनिसिपेल्टीको गाडी आएर तर जहाँसुकै फ्याँक्ने गर्छ यो चाहिँ अब जनताले गरेको कि मान्छेले के गरेको हो यो चाहिँ बुझ्नु सकिँदैन